हजुर ए म हजुर अहिले सन्चो भन्दा पनि दसैँले अब अलिकति सन्चो बिसन्चो त अब त्यस्तै हो अलिअलि है दसैँको खाइन्छ अलिअलि बिसन्चो त हुन्छै हुन्छ नि एकप्रकार राम्रै भयो हौ झगडा फसाद भएन जति नै अब अब हाम्रो नेपालीको चाडमा त त्यही त हो अलिकति ड्रिङ्कहरू चल्छ अनि मासु मङ्स है तर पनि झैझगडा भएन एकदम राम्रो भयो दसैँ यसपालिको त अँ त्यो अँ टिस्टाको भेलले गर्दाखेरि त्यति इफेक्ट त परेन र पनि गाडीहरू छिर्नेसम्म त बनाइदियो र आउने आउना पाहुनाहरू सबै आए बाटो नखोलिएकोको भएदेखि चाहिँ अलि अप्ठ्यारो हुन्थ्यो पाहुनाहरू पनि अलिक पाुहानाहरूलाई पनि डिस्टर्ब हुन्थ्यो आउनु सक्ने थिएन र बाटो एक दुई दिन अगाडि नै खोलिदिएर चाहिँ पाउनाहरू सबै आए टाटाढाकोहरू दसैँको मुखमा खोलिदियो बाटो त खोलिहाल्छ नि त्यहाँ के अब त्यहाँ एनएचपिसी छ ग्रेफ छ अहिले फेरि रेलवेको छ सबै छ नि त त्यसले गर्दाखेरि खोलिदिइहाल्छ नि फ्लड पनि अब त्यस्तै प्रकारले आयो अब रोडदेखि माथि माथि झन्डै झन्डै पुल पनि बगायो पुल बगाएको भए चाहिँ खत्तम थियो अघि सुन्नुभयो होला नि एउटा त्यहाँ फेरि बम एउटा पड्क्यो निकै मज्जाले पड्क्यो बम पनि खै त्यो आर्मीहरूको त्यो उताबाट बगाएर ल्याएको भन्छ मान्छे त होइन त्यो खोलामा पड्क्यो होला कि त्यसले गर्दाखेरि केही भएन राम्रै भयो यसपालिको दसैँ अब अन्तिमतिर पो आइपुग्यो हौ रहलपहल खानेकुराहरू त अब स्पेयरमा हुन्छ नि राख्नै पर्यो अब बा झुक्किएर कोही आइहाल्छ कि भन्ने नि गाउँ घरमा पनि एक किसिम त राम्रै भयो कतै यताउति त्यो घटनाहरू भएको त सुनिएन त्यहाँ पर तक्लिङमा चाहिँ अघि त्यहाँ हाम्रो भाइहरू त्यहाँ यसो घुम्नु गएको थियो कि त्यहाँ पर एउटा गोलाइ छ कि त्यहाँ एउटा भाइ छ त्यो दोकान ठुलो दोकान छ त्यहाँनिर त्यहाँ खै पुलिसहरू बसिरहेको छ भन्दैथ्यो कुन्नि त अब त्यहाँ के चोरी भयो कि के भयो हौ अँ अर्कोपालि अब बाँचियो भने है बाँचियो भने त मनाउनै पर्छ नि नेपालीको बल्ल बल्ल आएको चाड हुन्छ त्यसले गर्दाखेरि मनाउनै पर्छ नि हुन्छ हुन्छ हुन्छ